मैले सोसियल मिडियामा अहिलेसम्म डान्स भिडियोहरू बनाएर हालेको छुइनँ तर अरूले रिल्स डान्सहरू हालेको हेर्छु आउने दिनमा भयो भने म यो सोसियल मिडियामा हाल्नुको लागि तयारी गर्दैछु